हेलो भाइ तिमा यति बेला कहाँनिर चाहिँ छौ भन त तिमीले त अघि आइपुग्यो भनेको म त यहाँ पेट्रोल पम्पमा बसिरहेको छु त देखेको छुइनँ त तिमीलाई तिमी पेट्रोल पम्प आइपुगेँ भनेको चाहिँ यता गोइङ्का पेट्रोल पम्प कि भारत पेट्रोल पम्मपमा छौ म यता गोइङ्का पेट्रोल पम्पमा उभिरहेको छु गुम्बा मुनिको पेट्रोल पम्पमा सोनादा आइपुग्यो भनेको त अहिले होइन त तिमीले त अन्तखेरि अझै आइ नपुगेको तिमी